हेलो नमस्ते भन्नुहोस् हजुर हो त हजुर हजुर

के लिनु हुन्छ प्याकेज लिनु हुन्छ गाडीहरू हजुर तपाईँलाई गाडी हाम्रै गाडी भइहाल्छ हो ट्र्याभलकै तपाईँको कति दिनको लागि आउनुहुन्छ हजुर दुई तीन दिनको लागि होइन फिक्स भन्नुहोस् न तपाईँहरू ए तीन दिनको तपाईँहरूको पिकअप गरेर तपाईँलाई साइट सिनहरू गराएर ड्रप गराउनु लागि हो भने हो जग्गाबाट हुन्छ तपाईँको कुन कुन जग्गाहरू घुम्नुहुन्छ हाम्रो साइट सिन गर्ने जगा चाहिँ तपाईँको डेलो पार्क अनि दुर्पिन पाइन भ्यु नर्सरी मङ्गलधाम हजुर तपाईँको दुई दिन साइटसिन गरेर तपाईँको अप एन्ड डाउन भाडा हुन्छ तपाईँको टोटल राख्दिनोस् नौ हजार प्याकेजमा तपाईँको तपाईँको साइट सिनको लागि तपाईँलाई तीन चार जग्गा घुमाउनु सकिन्छ एकदिनमा हजुर तीन दिनको तीन दिनको प्याकेजमा हजुर ए हजुर हजुर हुन्छ साइट सिनहरू गर्दा तपाईँको हेरेर घटिहाल्छ तपाईँको है त्यो मिलिहाल्छ गाडी चाहिँ तपाईँको अहिले चाहिँ हुन्छ सानो गाडी है तपाईँ फेमिलीसँग हुनुहुन्छ भने चारजना ए चारजना हुनुहुन्छ भने सानो गाडी हुन्छ वेगनर हजुर हजुर ठुलै गाडी लिनु हुन्छ भने पनि हुन्छ तपाईँको भाडा चाहिँ बेसी पर्छ हजुर ठुलो गाडीको चाहिँ तपाईँको दिनको जोड्छ होला प्याकेज तपाईँको त्यस्तै चार हजारहरू बोलेरोहरू हुन्छ हजुर हजुर हुन्छ आउनुहोस् है हजुर हुन्छ हुन्छ धन्यवाद